हेलो दिपलक्ष्मी फोटो स्टोडियो नमस्ते हजुर को बोल्नु भयो हौ ए हजुर दाजु नमस्ते ए ए हजुर हजुर हजुर एक दिने हो कि कति दिने हो दाजु बिहा चाहिँ दुई दिन है अँ अँ लोकेसन चाहिँ के पर्छ होला कहाँनिर होला ए धोत्रे बालासन भनेपछि त हुन्छ हुनु त केही छैन भइहाल्छ अन्त विशेषगरी चाहिँ अब हाम्रो दुई दिनको तपाईँको यता जन्ती पनि जानु पऱ्यो नि त नि ए जन्ती चाहिँ कता लानुहुन्छ क टाढै हो ए घुमसम्म भने त त्यो भइहल्छ कि यस्तो छ सुसन दाजु क्या हाम्रो प्याकेज चाहिँ अन्त हामीले विशेषगरी चाहिँ भिडियो वित फोटो है अन्त तपाईँलाई हामी अब कति चाहिँ एल्बम पनि बनाएर दिन्छौँ त्यसको चाहिँ हामीले थर्टी फाइभ चार्ज गर्छौँ अन्त हजुर यसमा चाहिँ भिडियो पनि आयो तपाईँको फोटो पनि आयो अन्त वित एल्बम पनि करिस्मा एल्बम हो अन्त फेरि तपाईँले यता होइन म करिस्मा एल्बम बनाउदिन फोटो चाहिँ म आफै प्रिन्ट गर्छु भन्ने हो भने चाहिँ तपाईँलाई हामी हार्ड कपी पेनड्राइबमा फोटो हालेर दिन्छौँ अन्त यता भिडियो गरेर चाहिँ तपाईँलाई ट्वेन्टी फाइभ थाउजन पर्छ दाजु दुई दिनको हजुर अन्त तपाईँलाई तर यो पच्चिस हजारको प्याकेज लिनु भन्दाखेरि चाहिँ तपाईँलाई चाहिँ यो करिस्मा एल्बमसँगै लिनु भयो भने चाहिँ राम्रो हो किनभने त्यसमा हामी सबै डिजाइनिङहरू पनि हाम्रै हुन्छ हो अन्त त्यो डिउरेबल हो अब बिहा भन्ने कुरा अब लाइफमा एकपल्ट हुने कुरा हो होइन अब तपाईँको यस्तो खर्च गर्नु हुँदैछ भने चाहिँ अब त्यति गर्नु भयो भने चाहिँ तपाईँलाई राम्रो हुन्छ अन्त तपाईँले होइन म करिस्मा लिँदिनँ मलाई अटोप्याडमा भन्नुभयो भने चाहिँ त्यसको लागि चाहिँ तपाईँहरूलाई हामी अटोप्याड चाहिँ लगभग लगभग टू ट्वेन्टी फोटोको हुन्छ है दुई सय बिसवटा फोटो हुन्छ त्यसमा तर त्यो चाहिँ अब इन फ्युचर बिग्रिनु पनि सक्छ फोटो चाहिँ होइन अन्त त्यो चाहिँ तपाईँलाई हामी प्रिन्ट गरेर चाहिँ ट्वेन्टी एट थाउजन अट्ठाइस हजार चाहिँ लिन्छौँ किनभने भिडियोग्रफी त सस्तै नै छ र मेन चाहिँ फोटोग्राफीको चाहिँ हामीले त्यहाँ अलिकति चार्ज ज्यादा छ हजुर अन्त होइन तपाईँले हामीलाई हजुर फोटोग्राफी खालि गराउँछु भन्नुभयो भने चाहिँ हामी तपाईँलाई करिस्मा एल्बमसँगै गरेर चाहिँ फोटो चाहिँ सोह्र हजार रुपियाँ चाहिँ लगाउँ लिँदै छौँ हामीले चार्ज हजुर हजुर ए क कति तारिक हो बिहा चाहिँ ए हजुर हजुर हुन्छ तपाईँ हजुर हजुर नम्बर कसले दियो दाजु तपाईँलाई ए अँ त्यो उमेशको हजुर त्यहाँ मलाई याद भयो उमेश दाजुकोमा आएको थिएँ नि त कि त्यहाँको हजुर उनीहरूको बहिनीहरूको हामीले गरेको हेर्नु भयो होला हाम्रो काम त तपाईँले हजुर हजुर हुन्छ भन्नुहोस् न दाजु फेरि हाम्रो त मेन चाहिँ अब तिनजना लाग्नु नै पर्ने हुन्छ हो अब तपाईँलाई म अलिक मिलाइदिन्छु नि पछि हामी आउनुहोस् न ल बसेर डिस्कस गरौँ न के हो कसो हो म बताइदिन्छु नि अन्त हाम्रो उयेसहरू पनि हेर्नोस् न स्याम्पल पिसहरू पनि ल हुन्छ दाजु हुन्छ हस् यो न सेभ गरिराख्छु नि ल दाजु नम्बर हुन्छ हुन्छ हस् हस्